हेलो नमस्ते भन्नुहोस् हजुर भन्नुहोस्

हजुर फर्स्ट फर्स्ट इम्पोर्टेन्ट कुरा चाहिँ टु विलर्सको लागि चाहिँ भन्छु म हेलमेट त्यो फर्स्ट इम्पोर्टेन्ट हो सेफ्टी फर्स्ट अन्त हेलमेट बिना चाहिँ तपाईँहरू होइन जति पनि यो तपाईँको न्युजबाट सुन्नेहरू जति पनि जनताहरू छ उनीहरूको लागि चाहिँ भन्छु म हेलमेट चाहिँ फर्स्ट इम्पोर्टेन्ट हो सेफ्टीकोमा अनि हेलमेट त्यसको पछि तपाईँले जति पनि टु विलर्स छ उनीहरूले तपाईँको स्कुटीमा टु विलर्समा खाली दुईजना मात्रै हो बोक्नुपर्ने अनि तपाईँहरू दुईजना मात्रै चढिदिनुहोस् नत्र भने तपाईँ दुईजनाभन्दा बेसी चढनु भयो भने तपाईँ हरूकै लागि आफ्नै लागि तपाईँहरूले आफ्नै फेमेली आफ्नै साथी जो पनि हुन्छ उनीहरूले तपाईँले डेन्जरमा हाल्नु हुन्छ त्यही कारण तपाईँले त्यही कारण त्यही कारण तपाईँले त्यति चाहिँ गर्नुहोस अनि फोर विलर्सकोबारेमा चाहिँ तपाईँले फर्स्टमा चाहिँ फोर विलर्सकोबारेमा चाहिँ तपाईँले फर्स्टमा चाहिँ तपाईँले सिट बेल्ट चाहिँ लगाउनु पऱ्यो है सिट बेल्ट इम्पोर्टेन्ट अनि तपाईँले ड्रिङ्क गरेर चलाउनु भएन अनि ड्रिङ्क गरेर चलाउँदाखेरि तपाईँले आफूलाई पनि डेन्जरमा हाल्नु हुन्छ अनि अरूलाई पनि डेन्जरमा हाल्नु हुन्छ त्यति हो इम्पोर्टेन्ट चाहिँ ट्राफिक सिग्नल ट्राफिक सिग्नल सजिलो छ है ट्राफिक सिग्नल तपाईँले रेड रेड रेडमा चाहिँ तपाईँ रोक्नुपर्छ हो अनि ट्राफिक सिग्नल ग्रिनमा तपाईँ हिँड्नु पर्छ हो अनि ग्रिनमा हिँड्नुपर्छ अनि ओरेन्ज चाहिँ तपाईँको हिँड्नुभन्दा अगाडिको हुन्छ तपाईँहरूलाई त्यो अलर्टको लागि हो हुन्छ हुन्छ हुन्छ हुन्छ